ए म सबिता बोलेको हजुर हजुर सब्जी दोकानबाट हो त ए छ त मेरोमा सब्जीहरू थुप्रै थुप्रोसम्म होलसेल रेटमा दिन्छु हो तपाईँलाई कुन कुन खालको सब्जीहरू चाहिएको कति प्रकारको सबै छ मेरोमा तपाईँलाई अर्ग्यानिक मात्रै भन्नुहुन्छ भने पनि सबै अर्ग्यानिक मात्रै पनि मिलाइदिनु सक्छु हो सबै सब्जीदेखि लिएर म ग्रोसरीको डल्लै पनि जिम्मा लिनु सक्छु नि त्यस्तो धेरै त हुँदैन तपाईँलाई अब थुप्रै अमाउन्टमा चाहिएको रहेछ मिलाएर दिन्छु नि हजुर यो तपाईँले मुलाहरू भयो बिहेमा त चाहिन्छ नि त्यो आचारहरूको लागि होइन काँक्राहरू त्यो चाहिँ तपाईँले अर्ग्यानिक लानुभयो भने राम्रो आलुहरू चाहिँ अलिकतिले सबै पनिर दालहरूदेखि लिएर हो तपाईँले भन्नुहुन्छ भने दालहरू पनि मिलाइदिन सक्छु त्यो चाहिँ मेरोमा छैन अर्को डिलरकोमा छ त्यताबाट मिलाइदिन सक्छु सबै पनिरदेखि लिएर दालहरू मसरुमदेखि लिएर आलु प्याज कोपी गाजर सिमी पनि तपाईँलाई बस्तीको भन्नुहुन्छ भने बस्तीकै निकाली दिन्छु हजुर हजुर हजुर तपाईँले यो आलुहरू बिस किलो भन्दा बेसी लानुभयो भने म अलिक कम्ती नै धेरै कम्ती नै गरिदिइहाल्छु नि तपाईँलाई म होलसेल रेटमा गरिदिन्छु नि किनभने मेरोमा हौ त्यसरी थुप्रो थुप्रो अमाउन्टकै अर्डर गर्छ कि बिहा पार्टी बर्थडेहरूको लागि त्यसैले गर्दा म होलसेल रेटमा दिँदैछु आजकल हजुर

हजुर हुन्छ तपाईँ कहिले चाहिँ आउनु हुन्छ तपाईँको बिहा पर्सी हजुर हजुर हजुर हजुर ती सबै पाउनुहुन्छ अरूकोबाट नभन्नुहोस् है मेरैबाट लानुहोस् किनभने तपाईँ मेरो पुरानो कस्टमर हुनुहुन्छ त्यही भएर तपाईँको पहिला घरमा एउटा बिहा कि के हुदाँ पनि मेरैबाट लानु भएको थियो होइन तपाईँले दाजुको छोराको बिहा कि के भन्नुहुँदै थियो नि हजुर हजुर हुन्छ दाजु हुन्छ तपाईँ आउनुहोस् न कि सबै पाउनुहुन्छ मलाई तपाईँले लिस्ट बनाएर पठाउँदान पनि हुन्छ नि ल हजुर हवस् दाजु हुन्छ राखेँ है ल मैले दाजु हुन्छ ल